मैले आफ्नो बगैँचामा रोप्ने बिरुवाहरू है विशेषतः मैले नर्सरीहरूबाट ल्याउने गर्छु अनि हा त्यसको पनि एउटा गुण हेरेर कुनै पनि मैले एउटा बिरुवा एउटा पौधा मैले आफ्नो घरमा ल्याउँदैछु भने त्यसको म एउटा गुणहरू हेरेर लिएर त्यसलाई रोप्ने गर्छु जसरी तुलसी तुलसी रोप्यो भने जसले वरिपरिको हावाहरूलाई शुद्ध गर्ने हुन्छ यस्तै मेडिसिनल प्लान्टहरू मैले हास नर्सरीहरूदेखि लिएर म यसलाई आफ्नो बगैँचामा रोप्ने गर्छु त्यति मात्रै नभईकन मेरा आफ्ना वरिपरि छर छिमेकीमा पनि कसैकोमा पनि यस्तो राम्रो राम्रो प्लान्टहरू छ भने हामी एउटा के भन्छ त्यसलाई साटासाट मेरोमा कुन चाहिँ छ अनि उहाँहरूकोमा कुन चाहिँ छ त्यसलाई हामी एक अर्कामा एक्सचेन्ज गरेर पनि आफ्नो बगैँचामा लगाउने हामी त्यसलाई लगाएर आफ्नो बगैँचा आफ्नो घर सुन्दर देखाउँछौँ